हाम्रो गाउँघरमा चाहिँ न्युज च्यानलहरू छैन र हामी सोसल मिडिया अथवा फेसबुक युट्युबका युट्युबका मतलब युट्युब युज गर्ने गर्छौँ र न्युज न्युज हेर्ने भनेको हामी युट्युब युट्युब र फेसबुकबाटै हेर्छौँ युट्युबबाटै हेर्छु अनि त्यस त्यसपछि हाम्रो हाम्रो न्युज च्यानल नभएकोले गर्दा चाहिँ हाम्रो गाउँघरमा पत्रिकाहरू आउन साह्रो पर्छ साह्रो र गाह्रै पर्छ त्यसले गर्दा चाहिँ हामी सोसल मिडियाकै युज गर्छौँ र जे भए पनि हामी बाहिरका मौसमी विभाग अथवा बाहिरका बाहिर जब अब समाचारका लागि हामी हामी युट्युब अथवा न्यु युट्युब अथवा सोसल मिडिया फेसबुकै फेसबुक ट्युटर अरू टेलिग्रामका युज गर्ने गर्छौँ